फर्स्टमा म उठेर पानी खान्छु पानी खाए पछि आफ्नो ओछ्यान मिलाउँछु त्यहाँ पछि आफ्नो ओछ्यान मिलाए पछि त्यो बर्तनहरू माझ्छु त्यहाँ पछि बर्तनहरू माझे पछि चाहिँ म घर बढार्छु घर बढारी सकेर सब्जीहरू काटकुट गर्छु अन्त काटकुट गरिसकेर चाहिँ म आफ्नो ठुलो घर चाहिँ पुस्छु फिनेलले पुस्छु अन्त त्यहाँ पछि माकुराको जालहरू झारझुर गर्छु घर सफा गर्छु अन्त हाम्रो अर्को सानो बडे कटेरो पनि छ त्यसमा चाहिँ चुला चाहिँ म गाईको गोबरले गाईको गोबर रातो माटोहरू मि मिसाएर लिप्छु अन्त अन्त हाम्रो गोब गोबर चाहिँ हाम्रो घरमा हाम्रो गाउँहरूतिर प्रायःले चलाउँछ किनभने गोबर चाहिँ अब लाइक नेपाली नेपालीहरूले चाहिँ गोबरहरूलाई चाहिँ अब निकै मान्छ होइन गाईहरूलाई गाईको गोबरलाई हामी भित्ताहरूतिर कोही कोही बेला टाँस्छ घरको माथितिर अन्त गोबरले चाहिँ अब रेडिएसनहरू चाहिँ आउँदैन घरमा हो त्यस्तोहरू चाहिँ हामी गर्छौँ